अब खेलकुदले मानिसको जीवनमा कसरी उयो सुधार ल्याउँछ भन्दाखेरि चाहिँ अब अब मानि अब धेरै नै धेरै थरिको अब उयोहरू हुन्छ खेलकुदहरू हुन्छ जस्तै अब फुटबल क्रिकेट भलिबल बास्केटबल अब धेरै थरिको अब यस्तो खेल मैदानमा खेलिने गेम्सहरू हुन्छ होइन न जस्ले चाहिँ अब मानिसको जीवनमा चाहिँ अब धेरै नै राम्रो उनीहरूको तन अब अब जिउहरूमा चाहिँ अब धेरै नै सुधार ल्याउँछ जस्तै अब उनीहरूको अब त्यस्तो थकानहरू पनि हुँदैन त्यो खेल त्यो खेलकुद गर्दा गर्दा अब थकान अलिअलि थकान हुन्छ जसद्वारा चाहिँ अब त्यो थकान अलिकति थकान भएर त्यहाँदेखि उनीहरू राहात गर्दछ उनीहरू जिउमा अब धेरै नै धेरै नै अब शक्तिहरू पसेको जस्तो हुन्छ अनि धेरै नै राम्रो हुन्छ अब फिट हुन्छ जहिले पनि अब त्यति साह्रो उयो पर्दैन त्यति साह्रो अब बोझहरू हुँदैन जिउमा होइन धेरै नै राम्रो हुन्छ अनि अनि खेलकुदले चाहिँ अब खेलकुदले नै गर्दा अब त्यो अब धेरै थरिको अब उयोहरूमा पनि पस्न सक्छ अब धेरै थरिको अब अहिले त अब सबै कुरामा अब खेलकुद चाहिँ अब जरुरी नै छ मानिसको जीवनमा यो चाहिँ अब धेरै नै धेरै नै राम्रो भूमिका निभाउँछ त्यो खेलकुदले चाहिँ